भाइ अस्ति मैले तिम्रो दोकानबाट हेरी लिरिल साबुन लगेको थिएँ कि कस्तो दामी लिरिल साबुन त दामी रहेछ हैन कस्तो मन पऱ्यो त्यो साबुन त नुहाउँदा पनि खजखजखज फिँज पनि आउने कम्ति फिँजमा हैन कति राम्रो साबुन अब फेरि पनि म अर्डर गर्दैछु किनभने त्यो अर्डर गर्दाखेरि अझै राम्रो होस् सप्पै घर परिवारलाई मन पऱ्यो अरे हैन घर परिवारलाई मन पर्दाखेरि सबैजनाले नानीहरूले पनि मलाई अर्डर गरिदेऊ लु अर्डर गरिदेऊ भन्यो अनि त छिट् छिटो गरेर दामी साबुन रहेछ पुरा मन पऱ्यो हो मलाई फेरि दुईटा तिनटा पठाइदिनु